हाम्रो स्थानीय भाषाको च्यानल भनौँ भने अब हामी त नेपाली भाषा बोल्छौँ हामी नेपाली च्यानलै हेर्छौँ जस्तो स्थानीय च्यानलहरूमध्ये एउटा केटिभी न्युज च्यानल छ त्यसमा हामी न्युज हेर्छौँ युट्युबमा पनि हेर्छौँ टिभीमा पनि हेर्छौँ साथसाथै त्यसमा अब कतिपय इन्टरटेनमेन्ट अब कार्यक्रमहरू पनि छोडेको हुन्छ त्योहरू पनि हेर्छौँ अब स्थानीय न्युज च्यानलहरूमा या टिभी या टिभी सो या युट्युब त्यहाँबाट अन्य भाषाको भन्दाखेरि अब हामी हिन्दी च्यानल पनि धेरै हेर्छौँ युट्युबमा या टिभीमा त्यसमा तै अब इन्टरटेनमेन्टको लागि चाहिँ के हेर्छु भने म त्यो कपिल शर्माको कमेडी सो भन्ने त्यो मनपर्छ त्यसमा धेरै हँसाउँछन् होइन अन्त त्यसले गर्दा त्यो हेर्ने गर्छु